बजारमा बनाइएको बजारमा बी बजारमा पाइने कपडाहरू चाहिँ मसिनले बनाइएको हुन्छ स्पेसल्ली है त्यो चाहिँ अब एकदम सफ्ट नरम हुन्छ तर हातले बनाएको चाहिँ अलिकति खस्रो खस्रो टाइप टाइपको र यो बजारमा बनाएको र हाफ हातमा आफ्नो हातले बनाएकोमा चाहिँ के भिन्नता छ भन्दाखेरि चाहिँ आफ्नो हातले बनाएको भनेको चाहिँ एक उयो अब एकप्रकारले आफ्नो ट्यालेन्ट पनि हो नि त आफूले के गर्नुसक्दोरहेछ अब आफू अब कुनै सिचुवेसनमा लुगा नकिन्ने समय सिचुवेसन आयो भने त्यो आफूले बुनेर पनि त लगाउनु सक्छ हौ त्यस्तो भने हौ त्यस्तो हो है अन्त बजारमा बेज धेरै धेरै अब दोकानहरू खो लुगा दोकानहरू खोलिएको भए पनि आजकल मान्छेले चाहिँ हातले बुनेको खोज्छन् किनभने त्यसमा एक्सपिरियन्स हुन्छ उसले उसले कस्तो प्रकारको कस्तो प्रकारको डिजाइन उसको त्यो उसले बनाएको जुन चाहिँ आफ्नै हातले बनाएकोमा चाहिँ हुन्छ नि उसको त्यो मान्छेको अलिकति माइन्ड या मन या केही पनि त्यसमा झल्किन्छ माया किनभने उसले कस्तो प्रकारले के सम्झेर बनाएको होला त्यो किन बनाएको होला भन्ने चाहिँ हाम्रोमा हाम्रो मनमा हुन्छ र उसले त्यो त्यो समानमा उसको उसले कति आफ्नो इन्ट्रेस्ट दिएर बनाएको हौ त्यस्तो पनि हुन्छ त त्यसैले आ आज पनि मानिसहरूले सहरमा बजारमा बेचेको लुगाभन्दा हातले आफूले आफ्नै हातले बुनेको लुगाहरू रुचाउँछ